चाडबाडमा हामी अब दसैँमा मासु पकाउँछौँ भात पकाउँछौँ दालहरू पकाउँछौँ अब कतिले के खान्छ कतिले के खान्छ आफूले जे जे खान्छा अब कसैलाई कुखुराको मासु कसैलाई सुँगुरको मासु हो त्यसरी बनाउँछु औँसीमा पनि त्यसरी नै बनाउँछौँ औँसीमा अब सेलरोटी पोल्नु पर्छ यो अण्डाहरू बनाउनु पर्छ सब्जीहरू बनाउनु पर्छ के के के अब त्यो थुप्रो उयोहरू प्रसादहरू बनाउनु पर्छ औँसीमा पनि अनि माघे सङ्क्रान्तिमा नि त्यस्तै हो माघे सङ्क्रान्तिमा झन् घर तरुल वन तरुल सिमल तरुल सखरखन्डा हौ त्यस्तोहरू उसिन्नु पर्छ उसिनेर त्यहाँदेखिको प्याजीहरू पकाउनु पर्छ चपहरू बनाउनु पर्छ अनि जाँड पनि चाहिन्छ त्यसमा अब के के खान्छ त्योहरू सबै चाहिन्छ त्यसरी बनाउँछौँ हामी त